चराचुरुङ्गीलाई हेर्नुको लागि चाहिँ धेरै मानिसहरू धेरै जग्गाबाट टाढा टाढा जग्गाबाट आउँछ होइन अन्त मेरो चाहिँ एउटा हाम्रो चाहिँ तोरीबारी भन्ने जग्गाको एउटा भित्रपट्टि चाहिँ एउटा रेजोर्ट बनाएको छ त्यहाँ धेरै नयाँ नयाँ टुरिस्ट कति धेरै धेरै मानिसहरू आउँछ तर त्यो त्यहाँ चाहिँ सबैजना आउँछ किनभने चाहिँ त्यहाँ चाहिँ सब त्यो चरा हेर्नुकोलागि चाहिँ सबैजना आउँछ त मेरो घरको चाहिँ घर चाहिँ वरि मेरो घरको वरिपरि चाहिँ जङ्गलै जङ्गल छ र त्यो जङ्गलमा चाहिँ विभिन्न थरीको चराहरू बस्छ कस्तो राम्रो राम्रो कोयल बुलबुल चरा मैना चरा रुप्पी अन्त भङ्गेराहरू धेरै चराहरू बस्छ र उनीहरूको आवाज सुन्न उनीहरूलाई हेर्नका लागि धेरै मानिसहरू आउँछ र हामी चाहिँ हाम्रो त अब राम्रो फोन नहोस् हाम्रो क्यामेरा नहोस् तर पनि हामी गएर चाहिँ त्यो चरालाई फोटो खिच्न सकिन्छ अन्त हाम्रो त्यो रेजोर्टमा चाहिँ जति मानिसहरू आइन्छ नि तिनीहरूको चाहिँ तिनीहरूले चाहिँ हामीहरूलाई भन्छ कहाँनिर अब कस्तो राम्रो जग्गा छ जहाँ चाहिँ हामीले बर्ड वाचिङ गर्न सक्छौँ भन्छ त्यतिखेर चाहिँ म चाहिँ मेरो त्यो घरको छेउको त्यो रुखहरू जहाँ घाँसहरू उयोहरू छ घाँस जराहरू ठुल्ठुलो रुखहरू जहाँ चराहरू राम्रोसँग बस्न सक्छ त्यहाँ पुऱ्याइदिन्छु र त्यहाँ चाहिँ हामी सबैले गएर बर्ड वाचिङ गर्छ र एकपल्ट जाँदाखेरि चाहिँ एकजना टुरिस्टले चाहिँ टुरिस्ट आउनु भएको थियो त्यतिखेर चाहिँ हेर्नु गएको हरे फोटो खिच्नु गएको हरे एउटा अब सुकेको पत्तामा चाहिँ कुल्चेर चाहिँ यस्तो चरालाई अब सुनिहाल्यो चरा त साइलेन्स ठाउँमा बस्छ त्यहाँबाट अब हामी पोजहरू अब फोटोहरू खिच्न सक्छौँ होइन तर अब हाम्रो त्यो एकजना आउनु भएको थियो अङ्कल त्यो अङ्कलले चाहिँ यस्तो त्यो एकदम दामी चराको दामी फोटो खिच्नु पऱ्यो भनेर जाने हुँदाखेरि चाहिँ एउटा सुकेको पत्ता टिकको सुकेको पत्ताको रूप झरेको रहेछ पत्ता त्यो पत्तामा चाहिँ किल्चेर चाहिँ यस्तो अब काचाक्कुचुक भएर आवाज आयो चरा त फुइँय्य उडेर गयो नि त्यहाँदेखिको अब के गर्ने होइन फेरि अन्त भित्रभित्र गयौँ एउटा त पहेँलो चरा रहेछ कस्तो दामी हेर्दाखेरि नै दामी रहेछ अन्त मैले भनेँ उ यहाँ छ त उ अङ्कल खिच्नुहोस् न भनेँ अन्त त्यो अङ्कलले पनि हेर्नु भयो त्यहाँ दामी रहेछ भनेर चाहिँ एकदम दामी फोटो खिचेर क्लिक गर्नु भयो होइन दामी थियो त्यो चरा पनि अन्त मेरो लागि मलाई चाहिँ अब हामी त हामी त अब कहाँ गयो चरा हेर्नु होइन हामी त्यति ठुलो ठुलो मानिसहरू पनि होइन ठुल्ठुलो अब धनीमनीहरू नि जहाँ गएर चरा क्यामेराहरू बोकेर चराहरू हेर्न सक्छौँ तर अब हामी यताउतै नभए पनि म चाहिँ मेरो घरको वरिपरिमै हेर्छु घरको वरिपरि अब यस्तो हेर्छु कत्रो ठुल्ठुलो रुखहरू छ त्यो रुखहरूमा चाहिँ राम्रो राम्रो चराहरू बसिरहेको हुन्छ म के त्यतिकै अब मेरोमा जस्तै राम्रोसँग क्यामेरा होस् नहोस् फोटो अब राम्रो खिचोस् नखिचोस् तर पनि हेर्दाखेरि चाहिँ अब अति सुन्दर लाग्छ र म सकौँ नसकौँ भए पनि राम्रै फोटो खिच्ने प्रयास गर्छु र यस्तो हेर्दाखेरि नि दामी हुन्छ फोटो पनि अब राम्रो लाग्छ मलाई जस्तो सुकै क्यामेरा होस् अनि हाम्रो चाहिँ त्यो अब हाम्रो तोरीबारी जग्गामा चाहिँ राम्रो अब रेजोर्टहरू बनेर ठुल्ठुलो रुखपातहरू बनिएर भनेर होला धेरै मानिसहरू आउँछ कहाँकहाँबाट कोही हिमाचल प्रदेश कोही आन्ध्र प्रदेश कोही दार्जिलिङहरूबाटा आउँछ क्या त्यो टुरिस्टहरू आउँछ जस्तो चरा हेर्नुको निम्ति आउँछ उनीहरूले एकदम पिसफुल माइन्ड चाहिन्छ अन्त उनीहरू बस्छ हेरिकन जान्छ र कतिले चराहरूलाई राम्रो राम्रोसँग फोटोहरू खिचेर लान्छ अन्त चरा चाहिँ अब क्या अर्कै चरालाई हेर्दाखेरि कस्तो राम्रो सुकुन पाउँछौँ हामी अन्त चराले पनि अब हामी फोटो खिच्दैछ भने अगर साइलेन्स छ भने चरा पनि राम्रो हुन्छ राम्रोसँग फोटो क्लिक गर्दा सक्छौँ तर कोही बेला त्यही कारण कि मान्छेहरूले रुख काट्यो भने चाहिँ हामी यस्तो राम्रो वातावरणहरू पाइँदैन राम्रोसँग रुख काट्यो भने चराहरूले बस्ने ठाउँ पाउँदैन उनीहरू कहाँ बसोस् उनीहरू मर्छ रुख पात छैन भने उनीहरूको घर हुँदैन उनीहरूले रुखपात नै घर बनाउँछ अन्त जब हामीलाई रुखपात काट्छौँ त्यति बेला चराहरू चाहिँ अब बिचराहरूको चाहिँ रुख घर नभएर चाहिँ मरिरहेको हुन्छ कोही कहाँ गइरहेको हुन्छ उनीहरूलाई साह्रो पर्छ त्यहीकारण हामीलाई रुखपात चाहिँ काट्नु हुँदैन आज किनभने त्यहाँ चाहिँ हाम्रो चरा बस्छ चराबाट त्यहीबाट त मान्छेहरू हाम्रो गाउँहरूमा त्यही कारण त आउँछ किनभने हाम्रो गाउँ अब राम्रो हरियाली छ त्यहाँ चाहिँ हाम्रो धेरै चराहरू सुनसानसँग राम्रोसँग बस्छ